हाम्रो वेस्ट बङ्गालहरूतिर पनि पुरा छ यस्तो ऊ यो प्रोग्रामहरू हुने ठुल्ठुलो प्रोग्राम कन्सर्टहरू हुने कोलकत्ता सिलगुडी दार्जिलिङ कालिम्पोङतिर यस्तो भइबस्छ आफ्नो आफ्नो भाषाको प्रोग्रामहरू हुन्छ नेपाली हिन्दी बङ्गाली सबै भाषाको प्रोग्रामहरू यतैतिर हुन्छ हेरौँ है अनि लोकल प्रोग्रामहरू हुन्छ यतैतिर सिलगुडीतिर केन्चन कन्चनजङ्गा स्टेडियमतिर दार्जिलिङको चौरस्तातिर कालिम्पोङको मेला ग्राउन्डतिर धेरै किसिम किसिमको कन्सर्टहरू भइबस्छ